सिलाई बुन्नु गर्नु सिलाईबुनाई गर्नु जान्दिनँ पनि हो कसैले गरेको देखेको त थिएँ तर त्यस्तो सिलाईबुनाई गरेको चाहिँ मन पनि पर्छ नानीहरूलाई स्वेटर स्वेटर यस्तो बनाएर यसलाई बनाएको ओरेको लगाइदिनु पनि मनपर्छ आफूले चाहिँ केही जानिँदैन अनि यहाँबाट कसैले कुसन कभरहरू बनाउँछन् कसैले के बनाउँछन् हौ त्यस्तो चाहिँ पुरै मनपर्छ

अनि अब